तपाईँको घर भएको एरिया चाहिँ बजार हो कि बस्ती हो अनि तपाईँको घर वरिपरि भएको कुनै पनि सामाजिक संस्थाहरूतिर तपाईँ सामाजिक कामहरू पनि गर्नुहुन्छ कि आफ्नै घरको काम मात्र गर्नुहुन्छ हामीलाई भनिदिनुहोस् न हजुर के हाम्रो घर चाहिँ के म्युनिसिपल्टी एरियामै पर्छ तर बजारमै चाहिँ पर्दैन बजार पनि भन्न मिल्दैन बस्ती भन्न पनि मिल्दैन है बजारदेखि अलिक टाढो छ तर बस्ती पनि भन्न मिल्दैन किनभने हाम्रो चाहिँ घरकै घर भएको अब जमिनहरू छैन घरै घर भएको ठाउँ छ र खेती पातीहरू गर्न पनि मिल्दैन र बजारैभित्र पनि छैन घर है र हाम्रो गाउँमा चाहिँ एउटा संस्था छ हो त्यही संस्थामा चाहिँ अब टाढो गएर त गर्न सकिँदैन फुर्सद भएको बेला गाउँ घरमा परेको बेलामा त्यही संस्थाकै माध्यमबाट चाहिँ हामी सबै मिलेर सघाउ गर्छौँ सकेसम्म हामीले जति सक्छौँ त्यति हाम्रो आफ्नो योगदान चाहिँ हामी दिन्छौँ र सकेसम्म हामी सहायता गर्ने कोसिस गर्छौँ परेकोहरूलाई है तर संस्थाको माध्यमबाट चाहिँ हामी गर्छौँ इन्डिभिजुवल चाहिँ अहिलेसम्म गरिएको छैन संस्थाकै माध्यमबाट नै हामी गर्ने गर्छौँ